प्रविधिको विकासले त धेरै कुरा त राम्रै गरेको छ तर अब हामी पहिला अब कस्तो थियौँ सानो हुँदा अब हामी त्यति बेला टेक्नोलोजी त्यस्तो थिएन अन्त हामी दिनभरि खेल्थ्यौँ यताउता जान्थ्यौँ मानिस मानिसहरूसँग बोल्थ्यौँ तर अब यो विकासले गर्दा चाहिँ सबै घरमै फोन कोट्याइरहेका अन्त त्यसले गर्दा अब राम्रो कम्युनिकेसन स्किल्स हुँदैन अन्त सबै अहिले जेनेरेसन प्रायः नै एक अर्कासँग नबोल्ने फोनमै झुन्डिरहेका फोन खेलिरहेका हुन्छन् र त्यो कुराहरू चाहिँ म अलिक राम्रो लाग्दैन तर अब त्यो नराम्रो मात्रै नभएर यो प्रविधिको धेरै नै राम्रो प्रयोग पनि रहेको छ र अब टेक्नोलोजीले धेरै कुरामा विकास गरिसकेको छ अहिले र म पनि अहिले यसको पुरै लाभ उठाइरहेको छु अब पहिला बिजुलीको बत्ती तिर् बिजुलीको बिल तिर्नु हामी अफिसै पुग्नु पर्थ्यो अहिले फोनमै एकै मिनटमा त्यो सबै काम भइहाल्छ र अब केही अर्डर गर्नु पर्यो अरे खाना खानु मन लाग्यो के गर्नु पर्यो अब केही लुगाफाटा केही किन्नु पर्यो भने त्यसमा पनि एकदमै सजिलो भएको छ र अब अरू त के भन्दा चाहिँ अब यसले धेरै नै मदत पुर्याउँछ अब केही कुरा जानिएन भने अब हामी फोनमा हेर्न सक्छौँ सजिलैसँग त्यसको जानकारी प्राप्त गर्न सक्छौँ र अन्त अब हामी कहीँ जानु पर्यो भने टिकटहरू बुक गर्न सक्छौँ र अहिले अब पहिला घर बसी नेपाल नदेख भन्थ्यो तर अब अहिले त घर बसेरै नेपाल त के भन्नु अब सारा पृथ्वी नै देखिन्छ पृथ्वीदेखि बाहिर ग्यालेक्सी सबै नै देखिने भइसकेको छ तर अब यस्तो हुँदाहुँदै पनि मानिसहरू अहिले धेरै नै फोनमा लागु भइसकेका छन् र फोनले राम्रो त गर्यो तर मान्छेहरूलाई धेरै नै नराम्रो स्थितिमा पनि हालेको छ डिप्रेसन भन्ने कुराहरू एनजाइटीहरू हुन्छ आजकल त्यो पहिला थिएन र अहिले त्यस्तो चाहिँ भएको छ